अँ मोहन दाजु त्यो तपाईँकोबाट अस्ति मैले कुर्ता राखेको थिएँ नि एक सेट तपाईँले त एकदमै राम्रो छ कपडा पनि मज्जाको छ भन्नुहुन्थ्यो त्यतिखेर त राम्रो थियो अन्त अहिले त के हो मैले राखि सकेपछि त एकपल्ट धुँदा पनि सबै रङ्ग जान्छ त्यो कपडा पनि के हो त्यस्तो पातलो न पातलो खत्तम रहेछ त घटिया पो रहेछ त त्यस्तो सामानहरू विक्री चाहिँ नगर्नु है आम्मामा त्यस्तो पाराले कहाँ हुन्छ पैसाको पैसाको नास हेर्नु त अब त्यो एकपल्ट लगाएपछि त्यो अब त्यो के गर्नु त्यो लगाउन त लगाएको पनि छैन एकपल्ट धोएर चाहिँ लगाउनु पऱ्यो भनेर यसो धोएर सुकाएर चाहिँ छाम्छु त कपडा पनि कस्तो खस्रो न खस्रो छ रङ्ग पनि सबै उडेछ त्यसरी त्यस्तो लुगाहरू कपडाहरू त्यस्तो पाराले बेचेर त हुँदैन नि हामीलाई पनि नोकसान हुन्छ तपाईँको सामान पनि अर्को पालिदेखि बि बिक्री हुँदैन त्यस्तो पाराले त हुँदैन नि अन्त अब हेर्नु त पैसा पैसा गयो अब त्यहाँदेखिको त्यो कपडा अब न के गर्नु न लाउनु हुन्छ न कतै जाँदा लाउन भयो अब हेर्नु न मैले त भोलिको पार्टीको लागि चाहिँ अब मैले त्यो कपडा मँगाएको थिएँ छैन अब त्यस्तो त्यो कपडै छैन अब भोलिको लागि चाहिँ मैले अब के गर्नु अब तपाईँकोबाट मैले अर्को समान फेरि किन्नु कि नकिन्नु अब अर्को समान किन्दा पनि फेरि तपाईँकोमा त्यस्तै हुन सक्ला अर्को कपडा पनि त्यस्तै हुन सक्ला हेर्नु त अब तपाईँकोबाट म सधैँ किन्ने मन्छे तपाईँलाई अब सधैँ विश्वास गरेर किन्ने मान्छे यो पालि त तपाईँको कपडा के भएको त्यस्तो त्यस्तो त हुँदैन नि त्यसरी तपाईँले के भन्छ खत्तम कपडाहरू चाहिँ उयो गरेर भएन नि त्यसरी गर्नु हुँदैन नि खासै भन्नु हो भने त हेर्नु त अब त्यस्तो त्यो रड्डी भयो नि मलाई पनि रड्डी भयो अब के गर्नु हेर्नु त